जुन म सानैदेखिको सुन्दै आएको खेलकुदहरूमा हामी पाट् भागिदार हुनुपर्छ भन्ने हाम्रो उहिलेदेखिको बढा बढाज्यूहरूको सोच त्यो कुराहरू सुन्दै हामी आएको हो र मलाई पनि धेरै खेलकुदहरू मनपरिन्छ कारण विश्वमा चलेको फुटबल र क्रिकेट हकी बेडमिन्टनहरू टेबलटेनिस यीहरूमा सबसे प्रसिद्ध भएको फुटबलले सबै विदेशीहरूमा फुटबलले युनाइटेडहरू गर्छ खेलकुदले निकै नै चाहिँ निकै नै चेन्जेसहरू ल्याउँछ धेरै सुधारहरू आउँछ फिजिकल्ली र मेन्टल्ली स्ट्रङ भएर जान्छ अनि यो खेलकुदले गर्दाखेरि भागिदार हुन सकेको कारणले गर्दाखेरि मान्छेको जीवन पनि परिवर्तन भएर जान्छ एकदम मान्छेहरू डिसिप्लिनमा आउँछ अनि निकै सुधारहरूमा आउँछ र फुटबलको खेलकुदमा टाइम दिन सक्छ जसरी त्यही फुटबलले नै नाम र फेमहरू कमाइन्छ र अगाडिहरू बढेर जाँदछ र निकै निकै परेको बेलामा खेलकुदले नै मनोरञ्जनहरू गरिराखेको हुन्छ सबै मान्छेहरूलाई नै युनाइटहरू एकतामा ल्याइरहेको हुन्छ चेयरअपहरू गर्ने टिमहरू सबै कुरोमा निक्लिरहेको हुन्छ एकदमै असल रूपमा हुन्छ यो खेलकुदले नै मान्छेहरू अगाडि बढिरहेकोले गर्दाखेरि एकदम महत्त्वपूर्ण दिने हामी चाहिँ गर्नुपर्दो रहेछ भन्ने उपलक्ष्य गर्दछु